हाम्रो क्षेत्रमा उपलब्ध खेलकुद केन्द्रहरू चाहिँ छैन किनभने हाम्रो यो भटपाडा भन्ने चाहिँ एउटा सानो गाउँ हो सानु भन्दा पनि अब ठिक्कको नै छ ठुलो पनि होइन सानुमा मिडियममा छ तर हाम्रो यहाँ प्रधान एमएलए अब पञ्चायत त अब सबमा हुन्छ तर अब अहिले चाहिँ हाम्रोमा यहाँ प्रधान पनि हाम्रोमा छ एमएलए छ तर पनि हाम्रो यहाँ बनिँदैन मतलब कि याद हुँदैन हाम्रो यहाँ बाहिर बाहिरतिर मात्र याद गर्छ एमएलए पनि तर आफ्नो गाउँमा याद याद गर्दैन अब हामीलाई पनि पुरै इच्छा छ कि क्लबतिर खेल्नु अब फुटबलहरू होइन अब रनिङहरू पनि अब अर्को बाहिरतिर त ठुल्ठुलो क्लबहरूमा खेल्छ नानीहरू अन्त हामी चाहिँ अब काहीँ खेल्नु जौँ भने हामीलाई अफोर्ड गर्ने मतलब कि पैसा पेलिदिने हुँदैन तर क्लब भएको भए हामीलाई क्लबबाट नै पैसाहरू दिन्थ्यो होइन तर अब त्यस्तोहरू नभएकोले हाम्रो नानीहरू अब त्यस्तो उयोतिर छैन स्पोर्ट्सहरूतिर नै छैन नै अन्त अब स्पोर्ट्स भयो भने चाहिँ अब सान्सानो सानैदेखिको नै नानीहरूलाई सब स्पोर्ट्समा लगाइदिन्थ्यो अब रनिङ भयो अब सब स्पोर्ट्स भयो फुट बल क्रिकेट सब स्पोर्ट्समा तर हाम्रो यहाँ चाहिँ क्लबहरू पनि एकदम छैन होइन अब क्लबहरू भयो भने चाहिँ अब हामी ठुलो ठुलो एरियामा जानु सक्छ तर हामी खेल्छ स्पोर्ट्स तर हामी स्कुलमा मात्र खेल्छ नि त स्कुलमा र त हामी त्यस्तो माथि त तिर त जानु सक्दैन तर क्लब छ भने चाहिँ अब यो क्लब त्यो क्लब खेल्दा खेल्दा पनि हामी माथितिर पुग्थ्यो नेसनलहरू पनि डिस्ट्रिक्टहरू खेल्नु पाउँथ्यो तर अब क्लब चाहिँ हुनु पर्थ्यो हाम्रो अब यहाँ होइन किनकि क्लब छ भने चाहिँ अब मजाले नानीहरूलाई प्र्याक्टिस पनि हुन्छ अन्त अब क्लबमा चाहिँ अब एरिया बाँधिएर खेलिएको हुन्छ नि त क्लबमा चाहिँ भित्र हुन्छ अन्त तर अब हामी यहाँ त ग्राउन्डमा खेल्छ अब हामी हाफप्यान्टमा खेलेको हुन्छ त्यो अब जर्सी हाफप्यान्टमा होइन अब केटाहरूले हेरिरहेको हुन्छ अब हामीलाई अप्ठ्यारो हुन्छ केटीहरूलाई झन् प्रायः जस्तो केटीलाई झन् कति अप्ठ्यारो हुन्छ जेमा पनि खेलकुदतिर पनि अन्त अब क्लबभित्र छ भने त त्यो केही हुँदैन नि त अब अन्डर कोचको अन्डरमा हुन्छ हामी होइन त्यहाँ त अब आफैँ मूर्खे खेल्छ लाग्छ पनि आफूँलाई होइन त्यो अब बेन्डेजहरू गर्नुलाई त्यो केही हुँदैन आफूँ खेल्यो भने चाहिँ तर क्लबमा छ भने चाहिँ त्यो बेन्डेज लाग्यो भने त्यो अब उसले गरिदिन्छ नि त अफोर्ड त उनीहरूले गरिदिन्छ क्लबकोहरूले म चाहिँ यति म भन्छु कि अब हाम्रोतिर क्लब भने चाहिँ हामीले अब अब हामी गाउँ घरमा बस्नेहरूले त पैसा अफोर्ड गर्नु सक्दैन किनकि ठुल्ठुलो खेलाहरूको लागि त पैसा अफोर्ड गर्ने स्पेसियल्ली जरुरत त्यही छ होइन अन्त अब पैसा पैसामा तिरेर अरूतिर लगाउँदैन तर बाहिरतिर खेल्नु गए पछि त पैसा लाग्छ नै अन्त अब त्यो क्लबको ओनर हुन्छ त्यस्तो जसको हामी पैसा दिएर नै खेल्छ तर क्लब बनाइदियो भने त हामी पैसा दिएर खेले पछि त हामीलाई तिनीहरूले कता कता लान्छ नि त अन्त हामी पनि जानु सक्छौँ हामी पनि ठुल्ठुलो मान्छेहरूलाई चिन्नु सक्छौँ अब अहिलेको गाउँंमा मात्र खेल्यो भने त हामी त्यही स्कुलको साथीहरूसँग मात्र त भेटियो भेट भएर हामी खेल्छ अनि त्यसै लडाइँ झगडा भइहाल्छ किनकि त्यहाँ कोही हुँदैन हामीलाई सिकाउने यसरी खेल्नु पर्छ यसरी किनकि हाम्रो नानीहरूले खालि त्यसै मूर्खै अब फुट बल नभएर भोगोटेहरूकोले खेल्छ हाम्रो यहाँको गाउँकोले होइन अन्त अब त्यो एमएलए पञ्चायतहरू भइसके पछि होइन हेर्नु पर्ने हो अब दिनु पर्ने हो स्पेसियल्ली अब जर्सीहरू पनि दियो भने त्यस्तो एकदम त्यो बेइज्जत पाराले दिएको जस्तो टाइपले दिन्छ जर्सीहरू पनि होइन होइन अन्त अब दिइसके पछि त अलिक राम्रो त्यो नफाट्ने गरी फाटिनु त फाटिन्छ नै फाटिन्छ लुगा तर एकदम त्यो अब हुन्छ नि कन्जुस पाराले त्यो होइन नि त अब एमएलएले त हामीले गाउँको अब डेभलोपकै लागि नै दिएको हो होइन अन्त अब डेभलोप भनेको त अब राम्रो राम्रो चिज हुनु खालि रोड बनाएर मात्र डेभलोप होइन क्लबहरू बनायो भने चाहिँ अब हामी ठुल्ठुलो जगातिर चिनिन्छ न त झन् हाम्रो भटपाडा गाउँबाट यस्तो नानीहरू रहेछ भन्ने हुन्छ अनि म चाहिँ त्यही भन्छु है क्लबहरू चाहिँ हुनु स्पेसियल्ली जरुरी छ यता गाउँ घरमा पनि बाहिरतिर मात्र सिटीमा मात्र होइन गाउँ घरमा क्लब हुनु जरुरी नै छ